यो खेलकुदबारे विशेष ग्रामीण क्षेत्रमा उनीहरूको समुदायमा विशेष यो खेलकुदबारे चाहिँ ग्रामीणवासीहरूको एउटा के हुन्छ भने जस्तो प्रकारले ग्रामीण क्षेत्रमा एकदमै प्रचलित भनेको अब फुटबल खेला हो होइन लात्ते भकुण्डो भनिन्छ उनीहरूको अब ग्रामीण क्षेत्रमा चाहिँ सर्वप्रथम उनीहरूको मत एकदम त्यसमा मिलेको हुन्छ फुटबल खेलाउँ होइन किनभनेदेखिको यो खेलले अब धेरै नै एउटा मनोरञ्जन लिने काम गर्छ छोटोमिठोमा अब धेरै समयको पनि एउटा उयो हुँदैन यो खेल भनेको नब्बे मिनटको हुन्छ होइन र यो खेलमा अब छोटोमिठोमा अब लामो एउटा माने एउटा इन्जोइ लिने एउटा माने खुसी एउटा व्यक्त गर्ने एउटा त्यो एउटा गाउँलेवासीले उनीहरूको समुदायमा त्यस्तो एउटा उनीहरूले एउटा महसुस गरेको हुन्छ सबै एक मत भएर खेलाउँ अरू बेला अब आफ्नो आफ्नो अब काममा व्यस्तता भए पनि एक समय चाहिँ अब सालमा अब एक समय होइन अब दुई चार दिन भए पनि केही स समय लिएर यसरी अब खेल खेलाउँ है यस्तो प्रकारले गरौँ र केही मनोरञ्जन लिउँ हेरौँ भन्ने चाहिँ उनीहरूको अब एउटा त्यसमा उनीहरूले मत एउटा उनीहरूले बटुलेको हुन्छ उनीहरूको सरसल्लाह त्यसमा एउटा उनीहरूले सबै एकजुट भएर एउटा अघि उनीहरूले एउटा त्यही विषयमा चाहिँ उनीहरूले एउटा आफ्नो आफ्नो विषयमा उनीहरू एकीकृत भएर उनीहरूले एउटा एक मतमा उनीहरूले यो खेलकुदमा उनीहरूले काम गरेको हुन्छ